को बोल्नु भएको हो को बोल्नु भएको हो ए हजुर छ त कुखुरा कति लानु हुने ब्रोइलर हजुर ब्रोइलर पाउँछ त हजुर किन कति लानु हुने भन्नु होस् न पाँच केजी हुन्छ अलिक टाइम लाग्छ तर बनाउनु पर्छ कस्तो जिउँदो लाने कि जिउँदै लाने ए हजुर पाँच किलो भन्नु भयो है कहिले आउनु हुन्छ दोकानमा भोलि आउने हुने मेरोमा त यो जिउँदो त डेढ सय रुपियाँ किलो छ डेढ सयको पाँच किलोले कति भेट्यो छ सय पचासहरू भेट्छ मारेको दुई सय रुपियाँ किलो हो मारेको त अब महँगै हुन्छ नि यो पाल्नु पर्यो कुखुरा चारो दिनु पर्यो त्यो कुखुरा बनाउनु पर्यो हो अन्त महँगै हुन्छ जिउँदो लानेमा जिउँदो पाउँछ पाँच किलोसम्म मिलाइदिन्छु म भोलि आउनु हुने ए हजुर कहाँबाट बोल्नु भयो तपाईँ त ए हजुर कति अब पाँच किलोमा कति म कति छ सय पचास भने पछि कति छ सय रुपे हुन्छ कि अलिक अब घट्नु त खासै नमिल्नु पर्ने अब तर अब सधैँको कस्टमर भयो त साढे पाँच सय साढे पाँच सय लास्ट लु साढे पाँच सय मिलाइदिन्छु आउनु चाहिँ कति बेला आउने दस बजे ए एकछिन वेट गर्नु पर्ने बेला त्यसो भए म अलिक अलिक कति म साढे नौतिर दोकान आउँछु अन्त खोलेको हुँदैन हो त्यहाँ म बाहिरै बनाउँछु नि त त्यहाँनिर अलिक थाहा छैन तिमीहरूलाई हो अन्त बाहिरै बनाउँछु नि त ल ल ल त्यसो भए भोलि ल ल होम डेलिभरी त अस्तिसम्म मात्रै थियो अहिले त हुँदैन नि आउनै पर्छ दोकानमा आउनु पर्छ ल ल ल ल ल राख राख लु